मैले चिनेको धेरै साथीहरू मेरा मित्रगणहरू छन् जसले कलेज डिग्री कमप्लिट गरेका छन् उनीहरूले महाविश्वविद्यालय विभिन्न महा विस विश्वविद्यालयबाट मेरो साथीहरूले डिग्री गरेका छन् विभिन्न सब्जेक्टहरूमा मेरो लागि उनीहरूले धेरै राम्रो डिसिसन गरे किनभने अहिले एजुकेसन भनेको एकदमै निडेड हो विदाउट एजुकेसन केही पनि हुँदैन होइन अब वहाँ उस उनीहरूले डिग्री सकेपछि कुनै पनि कम्पिटिटिभ लाइनमा भयो यो मास्टर्स या नेटको लागि प्रिपेर गरेर अझै अघि बढेर आफ्नो आफूलाई राम्रो एउटा पोस्टमा को लागि प्रिपेयर गर्छन् आफूले आफूलाई एउटा राम्रो असल व्यक्ति बनाउँछन् एजुकेसनले नै मानिसलाई एउटा असल व्यक्ति बनाउनुमा हेल्प गर्छ अझ मेरो लागि उनीहरूले धेरै राम्रो गरेका छन्